ए हेलो यो डब्ल्यू बी सेभेन फोर सेभेन फाइब गाडी तपाईँको हो ए सुन्नु नि यहाँनिर पार्किङ दिएको छैन कि तपाईँले यो गाडी चाहिँ यता गभर्मेन्ट कलेज तल्लोपट्टिको पार्किङ अनि नत्र भने चाहिँ पर रेलवे स्टेसनको पर लगेर यहाँ ट्राफिक कन्डिसन ज्यादा टुरिस्ट ज्यादा भएर चाहिँ त्यहाँ पार्किङ देको छैन है त्यहाँनिर त्यो चलान काटदिन्छ फेरि लक लाइदिन्छ गाडी चाहिँ सिधै तल राख्दिन्छ तपैको पनि अहिले भर्खर यहाँनिर कम्पेल्न आएको आएकै छ कि त्यहाँनिर अघिदेखि राख्नु भएको रहेछ त्यो हटाएर चाहिँ हटाइदिइहाल्नु अब एकछिनमै त्यो हटाइदिहाल्नु नत्र भने चाहिँ फेरि तपाईँसाम् चलान काट्यो भन्चाई फेरि तपैलाईम् साह्रै पर्छ फेरि अब तपाइँले बिस्तारी भए पनि यता त्योबाट त्यहाँबाट चाहिँ निकालिदिनुहोस् न अहिले फेरि हो फेरि झमेला हुन्छ अब एकछिन त्यहाँनिर दिनुहोस् ल त्यो गाडी हुन्छ हुन्छ हुन्छ तर छिटो निकालिदिनु ल चलान फाइन हुन्छ हुन्छ हुन्छ त्यो बुझ्छु त्यो कि तर तपाईँले पनि अब त्यहाँ प्रोब्लम हामीलाई हुन्छ फेरि तपाईँलाई दुःख बुझ्नु पर्छ र अहिले हामीलाई फेरि माथिबाट अहिले फेरि हामीलाई पनि कम्प्लेन आयो भने फेरि हामीलाई पनि अप्ठ्यारो हुन्छ